औ सुनन मैले त्यो जोरथाङबाट किनेको थिएँ नि पर्दा कस्तो घिनलाग्दो परेछ मलाई कस्तो घिनलाग्दो कि त्यसको उयोहरू कपडाहरू कस्तो घिनलाग्दो पहिला किनेको त राम्रो थियो होइन यो त घिनलाग्दो परेछ नि त्यो बिचको पनि च्याङेले खाले क्या त घिनलाग्दो अब कस्तो नराम्रो मलाई त मनै परेन घरमा ल्याएर त कि त्यो पर्दा घरमा पनि मलाई कस्तो करायो हो घिनलाग्दो ल्यायो भनेर पहिला नाम्चीमा किनेको त राम्रो थियो है सुनन तिमीले किनेको त राम्रो थियो होइन मैले मलाई त कस्तो घिनलाग्दो परेछ हो त्यस्तो त्यो जोरथाङको दोकानबाट चाहिँ नकिन है राम्रो पाउँदैन रहेछ त्यो दोकानमा हो कस्तो घिनलाग्दो छ मेरो त झन् घिनै लाग्दो परेछ कति नराम्रो अब कलर हेरेर किनेको होइन घरमा ल्याएपछि त कस्तो घिनलाग्दो लागेको नि मनै नपरेको कलर पनि हो कस्तो घिनलाग्दो नि अब मनै नपर्ने हेर्दा चाहिँ अब मन परेर ल्याए होइन लगाउँदाखेरि त कस्तो घिनलाग्दो देखेको नि मनै नपरेको पहिला किनेको चाहिँ राम्रो लागेर किनेको थियो अर्को दोकानमा र त्यहाँनिर चाहिँ कस्तो घिनलाग्दो होइन घिनै लाग्दो नि अब तिमी चाहिँ त्यहाँबाट नकिनै तिमी किन्यो भने चाहिँ त्यहाबाट नकिन घिनलाग्दो हुँदोरहेछ हो राम्रै हुँदैन रहेछ सुनन त्यसको त्यो माथिको उयो हुन्छ नि त्यसको हाल्ने पर्दाको हाल्ने हुन्छ नि त्यो पनि राम्रै हुँदैन रहेछ कस्तो घिनलाग्दो हुँदोरहेछ हो साडी जस्तै नि अब त्यो बिचमा चाहिँ बिचमा चाहिँ साडी जस्तै हुँदो रहेछ होइन राम्रै हुँदैन रहेछ मलाई त मनै नपरेको नि ल्याएर झन् लाउँदाखेरि चाहिँ कस्तो घिनलाग्दो देखेको हौ पहिला चाहिँ दोकानमा चाहिँ गएँ होइन गएर चाहिँ हेरेँ होइन मन परेरे ल्याए कि घरमा ल्याएर हेर्दा त कस्तो घिनलाग्दो रहेछ अब राम्रै छैन नि अब तिमी हेर न अब कस्तो चाहिँ घिनलाग्दो तिमीलाई नै मन पर्दैन त्यो कस्तो घिनलाग्दो छ कपडै घिनलाग्दो छ हौ राम्रै छैन यस्तो चाहिँ मनै नपरेको नि देख्दा चाहिँ राम्रो देखेर ल्याए कि घरमा अहँ लाएर मनै परेन स्वाएन पनि हो घिनलाग्दो कपडा चिप्लो न चिप्लो त्यसको त्यो उसको उयो पर्दा पनि छोटो रहेछ हो अब पर्दो चाहिँ हेरेर मैले लामै छ होला भनेर ल्याए कि ल्याएर लगाउँदा त छोटो घिनै लाग्दो नि अब राम्रै नभएको नि यस्तो चाहिँ अब घिनलाग्दो देखिरहेको छ नि राम्रै छैन होइन छ्या मनै नपर्ने तिमी चाहिँ त्यहाँबाट नकिन है राम्रो पाउँदैन रहेछ कस्तो घिनलाग्दो पाउँदो रहेछ कस्तो अब के भन्छौँ र अब त्यो पर्दा हेरेर चाहिँ सेटिसफाई नै हुँदैन कस्तो चाहिँ लु नराम्रो कपडै नराम्रो होइन त्यसको त घिनै लाग्दो नि अब के भन्छौँ त्यसको डिजाइनहरू राम्रो छैन राम्रै छैन त्यो दोकानबाट नकिन्नु है अस्ति नाम्चीमा हेर्दा त राम्रै थियो त्यो त्यस्तै खाले हेरेको थिएँ राम्रै छ होला भनेर चाहिँ जोरथाङबाट किनेँ जोरथाङमा अलिक सस्तो पाउँछ भनेर चाहिँ जोरथाङबाट किनेँ कि जोरथाङमा त झन क्या घिलाग्दो रैछ राम्रै छैन घिनै लाग्दो छ राम्रै छैन